हजुर हजुर हजुर ए हजुर हजुर आज छिटै छुट्टी भएको अरू बेला त राति हुन्थ्यो होइन हजुर भने न त इन्फर्महरू गरे न त घरमा त ए हजुर भन्नु पर्ने नानीले त भने न त ए हजुर ए हजुर हुन्छ हजुर ए हजुर मन्डे ए ए मन्डे स्पोर्ट्स ड्रेसमा

ए हजुर हुन्छ

ए हजुर हुन्छ मन्डे ए हजुर हुन्छ ए हुन्छ अब हजुर

हजुर ए हुन्छ उहाँ त ड्युटी पो जानु भएको होला त

ए

डायरी हजुर हजुर

हुन्छ ए हुन्छ गर्नु होस् न म आउँछु नि